औ सुनन के भन्छ तिमीले मामार्थको अस्ति मैले भनेको प्रडक्ट युज गर्नुथाल्यौ डे क्रिम गर्नु चाहिँ नगर है कस्तो खालको पो हुँदोरहेछ त्यो त मेरो स्किन त कस्तो र्यासेस नै र्यासेस आउनुथाल्यो आजकल त पहिला पहिला चाहिँ राम्रै थियो त्यो मामार्थको डे क्रिम मलाई त कस्तो मन पनि परेको थियो पछि पछि त पुरा एकदमै र्यासेस आउनु थाल्यो कि स्कि स्किनमा अनि उवेसहरू पनि ब्रेकआउटहरू पनि हुनथाल्यो पहिला पहिला चाहिँ एकदमै राम्रो थियो त्यो प्रडक्ट मलाई मन पनि परेको थियो एक महिना पछि त त्यसले त गर्नुसम्म गर्यो नि मेरो स्किनलाई त अहिले त के के गर्दा पनि भएको छैन नि अहिले त स्टिमिङहरू लिँदा पनि फेसको जति केयर गर्दाखेरि पनि पहिलाको जस्तै टेकसेयर दिएकै छैन क्या हौ अन्त चाहिँ त्यो राम्रै छैन रहेछ ए इन्टरनेटहरूतिर खोज्दाखेरि पनि त्यो प्रडक्टको बारेमा खोज्दाखेरि नि त्यो प्रडक्टको रिभ्यु राम्रो रहेन रहेछ अन्त त्यसै बित्थाामा किनेछु त्यसै बित्थामा पैसा खर्च गरेँ जस्तो पनि लाग्यो तिमीहरू चाहिँ नकिन है यो यिनीहरू त राम्रो हुँदैन रहेछ यो मामर्थको डे क्रिमहरू त राम्रो हुँदैन रहेछ त मामार्थको सबै प्रडक्ट नै राम्रो हुँदैन रहेछ